मलाई चाहिँ लाग्छ यो किटनाशकहरूले माटोलाई बर्बादै गरिनै रहेको छ किनकि पहिला त जब हामीले गाईको मलहरू लगाएर धानहरू मकैहरू कोदोहरू सागसब्जीहरू रोप्नेगर्थ्यौँ त्यो समयमा राम्रो फलेर राम्रो फुलहरू फलहरू राम्रो हुन्थ्यो र अहिले चाहिँ यो सरकारी मलहरू भयो र त्यो सब ले गर्दाखेरि चाहिँ माटोलाई एकदमै रुख रुखी बनाएर गएको छ र अहिले पहिला जस्तो नै फल्यो फलफुलहरू फल्थ्यो धान मकैहरू जस्तो हुन्थ्यो अहिले चाहिँ त्यो सब हुँदैन त्यस्तो राम्रो हुँदैन सागसब्जीहरू पनि त्यस्तो राम्रोसँगले फल फल्नु चाहिँ सकेको छैन